म चाहिँ घरमा फुल रोप्ने गर्छु धेरै मात्रामा मलाई फुल एकदमै रोप्नु मनपर्छ मलाई बारीको कामहरू जस्तै अब बोटबिरुवाहरूको मनपर्छ तर त्यति भित्रमा चाहिँ फुल फुल चाहिँ म रोप्नेगर्छु फुल्ने फुल भयो सजाउने फुल प्लान्टहरू त्यो सबै लगाउने गर्छु म मलाई धेरै मनपर्छ फुलहरूसँग गएर धेरै समय बिताउनु मनपर्छ सानो गार्डन छ माथि छतमा पनि रोपेको छु अन्त जत्तिसक्दो जत्तिसक्दो चाहिँ धेरै धेरै मात्रामा फुलहरू रोप्छु मलाई आफैलाई फुलहरू रोप रोपेर उम्रिएर सानो बिरुवादेखि रोपेर सानोदेखिको हुर्काएर फुलेको चाहिँ मलाई धेरै मनपर्छ अनि सजाउने प्लान्टहरू पनि सबै एकदम थुप्रै थुप्रै भेराइटिसहरू कलेक्सन गर्नु मनपर्छ मलाई फुलमा चाहिँ म धेरै रुचि राख्छु नयाँ नयाँ प्लान्टहरू कलेक्सन गर्छु गर गर्ने गर्छु अनि एउटै फुलको पनि फुलमा पनि कलरहरू एउटै फुलको भेराइटी तर कलर कलर कलरमा चाहिँ धेरै मात्रामा रोप्छु म फलफुल फुलकै गार्डनहरू गर्नु चाहिँ मलाई मनपर्छ धेरै मेरोमा धेरै मात्रामा फुलको भेराइटिसहरू पनि छ प्लान्टहरूको पनि छ मलाई चाहिँ अब फुल फुल नै अब रोप्नु मनपर्छ फुलकै प्रायःजस्तो अरू केही काम नगरेर फुलको नै गर्नु मनपर्छ मलाई चाहिँ गर्दै पनि छु गरिरहेको छु छ पनि मेरोमा थुप्रो फुलहरू प्लान्टहरू त्यसैले मलाई फुलकै लगाउनु मनपर्छ फुलकै बिरुवाहरू लगाउनु मनपर्छ